मलाई मेरो आफन्त भन्दाखेरि चाहिँ निरा भन्ने मेरो आफ्नो फुपू हुनु हुन्छ कान्छी फुपू देल्लीमा बस्नु हुन्छ जो चाहिँ देल्लीमा बस्नु हुन्छ उहाँ त्यहाँनेरि चाहिँ जाने एकदमै इच्छा छ मलाई त्यहाँ भयो त्यहाँनेरि घुम्नु जानु बहुत इच्छा लागिरहेको छ त्यहाँनेरि गएर त्यहाँनेरि एउटा खोइ एउटा सस्तो बजार छ अरे जहाँनेरि चाहिँ धेरै कुराहरू लुगाफाटादेखि लिएर थुप्रै कुराहरू सस्तोमा मिल्छ हरे त्यहाँनेरि गएर चाहिँं त्यो बजार घुम्न मन छ अनि बोलाएको बोलाएकै छ उहाँले अनि गएर चाहिँ एकदमै त्यहाँनेरि घुमेर नयाँ नयाँ चिजहरू हेरेर किनेर ल्याउने इच्छा छ मेरो चाहिँ त्यहाँनेरि